हाम्रो गाउँमा चाहिँ पोलियोबाट जोगाउनका लागि नानीका आमाबाबाहरूले नानीहरूलाई हेल्थ सेन्टर अथवा हस्पिटल लगेर उनीहरूलाई त्यहाँनिर पोलियोको दबाई दिन्छ अनि वर्ष वर्षमा पोलियोको दबाई दिने गर्छन्